मलाई नर्थ इन्डियन फुडमा चाहिँ छोला बटोरा मनपर्छ अनि दक्षिणमा चाहिँ अब डोसा भयो इडली भयो मनपर्छ तर अब आइल्यान्ड फुड चाहिँ म धेरै खाँदिन धेरै खाँदिन त के मैले अहिलेसम्म ट्राई गरेको पनि छुइनँ किनभने अब त्यहाँनिर चाहिँ मलाई लाग्छ धेरै सी फुडहरू हुन्छ अनि सी फुड त हामी भेज भएको कारणले गर्दाखेरि अब नन् भेजहरू त्यसै खाने रुचि त राख्दैनौँ तर अब जुन चाहिँ मलाई किन मनपर्छ छोला बटोरा भन्दाखेरि चाहिँ अब त्यहाँ जुन चाहिँ प्रकारले बनिन्छ त्यहाँको मान्छेहरूले जुन प्रकारले पहिल्यैदेखिको रुचि राखेको छ खानपिनमा जुन चाहिँ मसालाहरू प्रयोग गर्छ उहाँहरूले धेरै धेरै मनपर्छ मलाई त्यो अनि अब डोसा त अब सानैदेखिको भात खाँदै आएको है अन्त अब डोसा पनि त्यसरी नै बनिन्छ चामलकै अनि अब इडली पनि त्यसरी नै त्यही कारणले गर्दा चाहिँ मलाई पकाउनु पनि चाहन्छु म अनि खान पनि चाहन्छु